हजुर भन्नुहोस् म रुद्र छेत्री त तपाईँ को बोल्नुभएको हो हजुर हजुर भन्नुहोस्

हजुर हजुर हो त हो हो होइन हो तपाईँको नानी मेरो स्कुलमा छ अन्त फर्स्ट टर्म इक्जाम भर्खर सकेको अन्त नानीको त्यही एक्जामको विषयमा तपाईँसँग बात मार्नुपऱ्यो भनेर कल गरेको नि नानी नानीले राम्रो छ तर पर्सेन्टेज त्यत्ति उयो छैन अब अहिले त कम्पिटिटिभ को समय हो त्यसले गर्दाखेरि अलिक राम्रो प्रकारले अझै सेकेन्ड टर्म थर्ड टर्ममा अलिक राम्रो गराउनुभयो र पर्सेन्टेज राम्रो आयो भने अझै हायर क्लासमा त्यसले सुविधा हुँदै जान्छ हाम्रो नानीहरूलाई न हुन्छ हुन्छ ल ओके थ्याङ्क्यु धन्यवाद धेरै धेरै ल हुन्छ याद गर्नुहोस् नानीलाई ल हुन्छ हवस् हवस्